औ समिता सुनन हौ एउटा कुरा भनूँ भनेको तिमीलाई त्यो अस्ति तिमी र मैले मिलेर एउटा स्याम्पू लिएको थियो नि हौ त्यो स्याम्पू त खतम रहेछ है हेरन मेरो त साह्रो केश झरेर डल्लो परेर हो म त कस्तो लाग्यो पैसा मात्रै गयो है हाम्रो मलाई कराएर घरबाट यहाँनिर मजेस दाजुले किन ल्याएको के खोज्नु पैसा लगेको हो तिमीलाई बेसी सस्तो भयो अब पैसा बेसी भयो भनेर भन्दैछ कि नेहालाई पनि लगाइदिएको त्यस्तै भएर कि हेरन यहाँनिर अब मार्छ मलाई अना दिदीले ओइ तैँले ल्याएको स्याम्पू ले न भन्दै थियो अब उसलाई पनि कसरी दिनु त्यस्तो त्यो केश झर्ने स्याम्पू मार्छ नि अब तिमीलाई चाहिँ कस्तो भयो तिमीलाई पनि त्यस्तै भयो म त मार्छ नि बित्थामा ल्याएछु जस्तो भयो वाक्कै लाग्यो अब त्यो स्याम्पू झन् राम्रो देखेर ल्याएको कि हौडेको रहेछ केश डल्लो पऱ्यो जुम्रा पर्ला जस्तो भएर हो सेत्तै पनि सेत्तै त्यो अलिकति सफ्ट हुन्छ कि भनेको झन् झक्रङ्ङ झेक्रेङ्गै भयो नि हौ कस्तो बित्थामा ल्याएछु मार्छ मलाई त मार्छ नि के गर्नु